बस्तीमा चाहिँ बस्तीको बारीमा चाहिँ सु जनवार आउँछ जुन उयो बाँदर भयो मजुर भयो वा दुम्सी भयो बँदेल भयो यस्तोहरू यस्तो बारीमा आउँछ बस्तीको बारीमा यस्तो यस्तो उयो वस्तुहरू आउँछ अनि हामी अनि हामी त्यसलाई टिन बजाएर भयो मजुरलाई टिन बजाएर टिन बजाएर खेदाउँछ क्याटिस हानेर खेदाउँछ म ढुङ्गा हानेर खेदाउँछ ढुङ्गा हानेर खेदा ढुङ्गा हानेर खेदाउँछ त्यहाँदेखि छर्रा माटोको छर्राहरू हान्छौँ खेदाउनुको लागि त्यहाँदेखि बँदेललाई राति बँदेललाई राति बँदेल त राति आउँछ बँदेललाई त राति यस्तो तर्साउनेहरू बनाएर बनाएर झुन्ड्याइदिन्छ कोही बेला बा बाँसको भाटा राखेर बाँसको भाटा राखेर त्यसलाई एउटा पुरानो कपडा एउटा पुरानो कपडा लुगा त्यहाँ पुरानो कपडा लुगा त्यसलाई त्यो भाटामा झुन्ड्याएर झुन्ड्याएर झुन्ड्याएर तर्साउने बनाइदिने गर्छ बनाउने गर्छ अनि बँदेल बँदेल भाग्ने गर्छ त्यस्तो भयो बाँदरलाई बाँदरलाई भयो ढुङ्गा बाँदरलाई ढुङ्गा हानेर खेदाउँछ ढुङ्गा कि नभए माटोको छर्रा कि नभए क्याटिस क्याटिस हानेर खेदाउने गर्छ बाँदरलाई बाँदरलाई मजुरलाई त्यस्तै पाराले खेदाउँछ मजुर चाहिँ दिउँ दिनमा आउने गर्छ दिनमा मजुर रातमा आउने गर्दैन दिनमा आउने गर्छ मजुरलाई चाहिँ देखिहाल्छ अनि यसो बँदेलहरू भयो बँदेल दुम्सीहरू भयो दुम्सीहरू चाहिँ रातमा आउने गर्छ बस्तीमा रातमा आउने गर्छ कि राति त सबैजना सुतेको हुन्छ त्यसैले बँदेल दुम्सी चाहिँ रातमा आउने गर्छ उसलाई चाहिँ यसलाई चाहिँ यस्तो कसरी खेदाउने गर्छ भन्दा चाहिँ यसलाई चाहिँ कि भाटा भाटा एउटा भाटा गाडेर बाँसको भाटा गाडेर पुरानो पुरानो कपडा पुरानो पुरानो लुगा के के पुरानो पुरानो चप्पल त्यस्तोहरू राखेर त्यसलाई तर्साउने गर्छ त्यसलाई खेदाउने गर्छ दुम्सीलाई त्यस्तै राख्ने गर्छ कि कि बत्तीको इलेक्ट्रिकको बत्तीको उयो करेन्टहरू तारहरू जोडेर वरिपरि बारीको वरिपरि डल्लै गरेर जोडेर त्यो तारमा त्यो बँ दुम्सी आएर त्यो तारमा फसिँने फसिँएर मर्ने गर्छ फसिँएर उयो यसरी करेन्ट लाग्दा त्यो भाग्ने गर्छ त्यस्तो पाराले भयो त्यस्तो पाराले दुम्सीलाई बँदेललाई त्यस्तो पाराले चाहिँ उयो गर्छ भगाउने गर्छ खेदाउने गर्छ बस्तीमा अनि बाँदरलाई बाँदर पनि दिनमा आउने गर्छ रातमा आउँदैन बाँदर पनि दिनमा आउने गर्छ दिनमा आएर त्यसले हाम्रो बारीमा आएर पुरा खती गर्छ हामीले रोपेको हामीले दुःख गरेर रोपेको उयो गरेको त्यसले पुरै खाने गर्छ बिगार गर्ने गर्छ सब्जीहरू खाएर फ्याँकेर गर्ने गर्छ र बाँदरलाई हामीले ढुङ्गा हाने ढुङ्गा हानेर हुन्छ क्याटिस हानेर हुन्छ कि त अनि माटोको छर्रा हानेर हो त्यस्तो पाराले खेदाउने गर्छ बाँदर बाँदरलाई दुम्सीलाई पनि हो त्यस्तै पाराले गर्ने गर्छ दु दुम्सीहरू त दिनमा आउने गर्दैन रातमा आउने गर्छ दुम्सी अनि मजुरलाई त्यस्तै पाराले त्यस्तै पाराले खेदाउँछ क्याटिस हानेर ढुङ्गा हानेर अनि माटोको यस्तो डल्लो मट्टी बनाएर यस्तो उयो बनाएर यसरी हिर्काउने गर्छ उयोलाई मजुरलाई क्याटिस हाने क्याटिसमा ढुङ्गा हानेर हिर्काउने गर्छ म त बाँदरलाई त्यस्तै पाराले हिर्काउँ त्यस्तै पाराले हिर्काउने गर्छ खेदाउने ग खेदाउने गर्छ त्यहाँदेखि उयो दुम्सी र बँदेललाई चाहिँ राति राति त्यसलाई रातिको उयो त्यो त राति आउने गर्छ रातमा आउने गर्छ रातमा त्यसलाई चाहिँ भाटाको गाडेर उयो कि टिन झुन्ड्याएर कि टिन झुन्ड्याएर त्यसमा हामीले पानी पाइपको पाइप ल्याएर के के के बन्दोबस्त गर्छ पाइपको बन्दोबस्त गरेर पाइपमा ल्याएर खोलाबाट पाइप तानेर त्यसलाई कि टिनमा पानी पिर्चिर आइबस्ने हो त्यस्तो कराइबस्ने हो त्यस्तो हो त्यस्तो पाराले गर्छ हो त्यस्तो पाराले गरेर चाहिँ तिनीहरूलाई हामीले उयो ग उयो गर्छ न आउने गर्छ भनौँ न गर्छ